रेसिपी जस्ताको तस्तै अनुसरण गर्नु सक्छु र अब जस्को लागि पकाइरहेको हुन्छु उहाँ अनुसार म आफ्नो रेसिपी उहाँहरू अनुसार म आफ्नो रेसिपीलाई अलिकती अब सुधार पनि गर्न सक्छु अथवा फेरबदल गर्न सक्छु किनभने धेरै यस्ता मान्छेहरू पनि हुन्छन् जो धेरै रोगी हुन्छन् जस्ले गर्दा अदुवा खानु हुँदैन अदुवा खानु हुँदैन उनीहरूलाई अनि त्यसको कारणले गर्दाखेरि म आफ्नो रेसिपीमा फेरबदल गर्छु अलिकती भएपनि सुधार ल्याउँछु एउटा घर जस्तै अब एउटा उदाहरण दिनुपर्दा मैले घरमा मासु पकाइरहेको छु भने म तेल हाल्छु प्याज खुर्सानी हाल्छु खर्सानी हालेपछि मासु मज्जाले पहिला फ्राई गर्छु फ्राई गरेर हल्दी नुन मर मसलाहरू हाल्छु तर अब त्यसैमा बोज्यूलाई हेर्छु बोज्यूले बोज्यू बिमारी भएको कारणले गर्दा अलिक मर मसला कम्ती भएको अथवा तेल कम्ती भएको खानानै बोज्यूले धेरै रुचाउनु हुन्छ अब बोज्यूको लागि भएपनि म खानामा तेल कम्ती हाल्छु सादा सादा बनाएर दिन्छु अब बोज्यूलाई हेर्नु पऱ्यो किनभने बोज्यू रोगी हुनुहुन्छ बोज्यूले त्यस्तो मर मसाला भएको खाना खानुहुदैँन त्यस अनुसार म आफ्नो रोसिपीमा फेरबदल गर्छु सुधार गर्छु म तेल कम्ती हाल्छु त्यसपछि त्यतिकै पहिला अ अध के अरे प्याज खर्सानी हाल्छु प्याज खर्सानी अलि अलि भुटेर मासु हाल्छु मासु हालेर कम्ति नुन हाल्छु त्यसपछि हल्दी जिरा गुडा खर्सानी गुडाहरू कम्ति हाल्छु खुर्सानी गुडा हाल्नु नहाल्नु त्यो पनि हुन्छ किनभने खुर्सानी धेरै कसैले पिरो खानु हुँदैन कसैले पिरो खान्छ अनि त्यस अनुसार मैले मेरो परिवारलाई हेर्दाखेरि मेरो परिवारमा धेरै पिरोहरू खाने छैनन् अनि त्यसै कारणले हुदाँ मलाई मलाई पिरो मनपर्छ तर म मेरो अनुसार बनाउँनु सक्छु तर अब यस्तो हुन्छ कि मलाई मेरो परिवारहरू अति नै प्रिय छन त्यही कारणले गर्दापनि म पिरो कम्ति हाल्छु घरमा हुँदा म एकलै हुदाँ धेरै आफ्नो रेसिपी अनुसारहरू गर्छु म मेरो म जस्ताको त्यस्तै रेसिपी बनाउँछु तर म घरको लागि कि त अरू मान्छेको लागि बनाउँदाखेरि म आफनो रेसिपीमा फेरबदल ल्याउँछु अलिकित भएपनि उनीहरूलाई कस्तो खाल्को उनारहरूलाई मन पर्छ त्यस अनुसार म उनीहरूको लागि खाना बनाउने गर्छु अनि मलाई त्यसरी खाना बनाउँदा आफुलाई पनि सन्तुष्ट लाग्छ कि अँ मैले बनाएको खाना उहाँहरूले मन पराइदियोस मैले बनाएको खाना उनीहरूले रुचाओस मिठो भएछ भनोस भन्ने हुन्छ त्यस अनुसार पनि म आफ्नो रेसिपीमा सुधार ल्याउँछु मलाई साह्रो मनपर्छ उनीहरूले अँ कत्ति मिठ्ठो बनाएछौ तिमीले भन्दाखेरि त्यो सुन्नु मन लाग्छ अब त्यही त्यो सुन्नलाई भएपनि म आफ्नो रेसिपीमा फेरबदल ल्याउँछु उनीहरूलाई पनि आफुले मनपरे अनुसार खान पाउनु मैले पनि आफुले मनपर्ने अनुसार खान पाउँ भन्ने हुन्छ किनभने कतिजनाले रोगी मान्छेहरूले त्यस्तो पिरो मर मसालाहरू हालेको मन पराउनु हुँदैन त्यस अनुसार आफ्नो रेसिपीमा म फेरबदल गर्नु नै चहान्छु र फेरबदल गरेकै पनि राम्रो ठान्दछु